म अहिले फोनमा प्रयोग गर्ने एपहरू के के हुन् भने म अहिले फोनमा टाढो टाढोमा बिहा गरेर गएका छोरीहरू सबैलाई फेसबुकबाटै उयो गरेर हेर्छु अनि वाट्सएपहरू पनि चल चलाउँछु किनकि सबै साथीहरूसँग मेरो पुरानो पुरानो साथीहरूसँग पनि वाट्सएपमा बात हुन्छ अनि अनि भिडियो कल पनि गर्न सकिन्छ सबै नानीहरू टाढटाढो भए पनि भिडियो कलमा बात गर्न सकिन्छ छेउमै छ जस्तो लाग्छ अनि म अब अरू अरू फोनमा बात पनि गर्छु अनि फेसबुकहरूबाट सबै साथीहरूकोसँग भेट हुन्छ पुराना पुराना साथीहरूसँग पनि भेट हुन्छ सबैसँग मेरो परिचय भ न कहिले नदेखेका मानिसहरूसँग पनि परिचय हुन्छ सबैले गुड मर्निङहरू पनि पठाउँछन् म पनि पठाउँछु यसरी नै सब मान्छेको सम्पर्कहरू यो फोनबाट कतिजनासँग सम्पर्कहरू अब साथीहरू बढ्दै जान्छन् फेसबुकले गर्दाखेरि सबैसँग चिनाजाना हुन्छ नजानेको मानिसहरू मानिसहरूसँग पनि भेट हुन्छ फेसबुकले गर्दाखेरि म सधैँभरि फेसबुक चलाउँछु वाट्सएपहरू चलाउँछु